म त घरमा फुलहरूकै जोगाड गर्छु मलाई फुलहरू धेरै नै मन पर्छ तर फुलहरूमा पनि राम्रो नराम्रो अब कुनै फुललाई धेरै नै पानी चाहिन्छ कोही फुललाई धेरै चाहिँदैन अब गर्मी र जाडोमा बचाउनु पर्ने खास गरी मोन्सटेरा जुन चाहिँ फुल हामीले त्यसमा बेसी पानी हाल्नु पनि हुँदैन अनि त्यसलाई बेसी जाडोमा जाडो पनि हुनुहुँदैन जाडोमा बेसी राख्यो भने पनि त्यो फुल आफै मरेर जान्छ पानी बेसी भयो भने पनि मरेरै जान्छ र अरू त के भन्नु एजेलिया एजेलिया हामीले एजेलिया रोप्दाखेरि यसमा लिफ मल चाहिन्छ ज्यो बेसी जस्तो लिप मल चाहिन्छ लिफ मलले चाहिँ त्यसको जरालाई हल्का बनाउँछ अनि त्यसलाई राम्रोसँगले त्यसको जुन चाहिँ ग्रोथ हुन्छ राम्रो भएर जान्छ एजेलियालाई पनि बेसी पानी भयो भनेदेखि त्यसको पत्ताहरू मर्दै नै जान्छ त्यो राम्रो हुँदैन अनि भुँइमा राख्दा पनि त्यसलाई मुनिबाट कि प्लास्टिक केही बिच्छाएर त्यो पटहरू राख्नुपर्छ पटिङ गर्दा पनि त्यसलाई राम्रोसँगले सानो हुँदा सानो पटमा लाउनुपर्छ जसरी कलम काटेर रोपिन्छ कलम काटेर त्यसलाई कलम लगाउँछ त्यसमा पनि त्यो सानो सानो पटमा लगाए त्यसलाई फेरिरहनुपर्छ त्यहाँदेखि अलिक बढेपछि अलिक ठुलो पटमा त्यहाँदेखि पिच्छे गएर निकै ठुलो पटमा हालेपछि चाहिँ त्यो राम्रो हुन्छ अनि त्यो त्यो एजेलियालाई जोगाउनुको लागि पनि धेरै नै साह्रो पर्छ घाम बेसी भयो भने पनि त्यो इजेलियाको पत्ताहरू सबै मरेर जान्छ पानी भएन भने पनि मरेर जान्छ र त्यसमा पानी घाम यो मल यो सबै बराबरी मिल्यो भने त्यसको ग्रोथ राम्रो हुन्छ त्यसको डालीहरू पनि राम्रो भएर जान्छ हाँगाबिँगाहरू फुल पनि मज्जाले फुल्छ फुल फुलिसकेपछि जुन चाहिँ फुल बोटमै मरेको हुन्छ त्योहरूलाई निकालेर हामीले फालिदिइहाल्नुपर्छ र अरू त के मोन्सटेराको चाहिँ त्यही हो मोन्सटेरा लगाउनु हामीलाई साह्रो पर्छ लगाउनु नि साह्रो पर्छ त्यसलाई जोगाउनु नि साह्रो पर्छ तेसको समय अनुसारले त्यो राम्रो हुनु छ भने राम्रो भइहाल्छ नत्रदेखि त्यो पनि त्यति राम्रो हुनु सक्दैन अरू फुलहरू त धेरै नै छ एजेलिया भयो मोन्सटेरा भयो हाम्रो यहाँनिर फुल्ने फुलहरू धेरै राम्रो राम्रो छ तर त्यसको बोटहरू जोगाउनु र त्यसलाई मलजल राम्रो गर्नु पानी हावा पानी घाम बराबरीको भयो भने राम्रो हुन्छ नत्र चाहिँ राम्रो हुनु सक्दैन आह है यत्ति नै बोलिदिएँ है भयो